दाजु सुन्नुहोस् न मैले तपाईँको दोकानबाट जुन खानाहरू अर्डर गरेको थिएँ नि त्यो खानाहरू फेरि अलिकति घटाइमाग्नु पऱ्यो किनभने हेर्नुहोस् न मान्छेहरू आइदिएन कि त्यसैले यहाँनिर खाना बेसी नचाहिने रहेछ हो अन्त मैले जुन खाना दुइटा गरेको थिएँ दुई प्लेट त्यसलाई एउटा गरिदिनुहोस् अनि रोटी जुन चाहिँ मैले दस पिस भनेको थिएँ त्यसलाई तपाईँले पाँचवटा मात्रै गरिदिनुहोस् अर्डर अनि सब्जी मैले दुई प्लेट भनेको थिएँ त्यसलाई एक प्लेट मात्रै गरिदिनुहोस् न है